यदि मैले संसारको कुनै पनि ठाउँमा यात्रा गर्न पाएँ भने म चाहिँ जहाँ मलाई जानु मन छ जम्मु एन्ड कश्मिर अन्त हिमाचल प्रदेश किनभने अब हुनु त म त हिल्ली एरियाकै हो तरै पनि अब मलाई हिल्ली एरिया नै मनपर्छ भनौँ हिल्ली एरियामा चाहिँ अर्कै टाइपको नेचर हुन्छ पिस हुन्छ त्यही कारणले चाहिँ मलाई यो दुइटा स्टेट जानु मन लागेको मलाई अब बाहिरतिर आउट कम् कन्ट्रिसहरूतिर त अब त्यस्तो इच्छा लाग्दैन आफ्नै इन्डियामा नै घुम्नु नै मनपर्छ त्यहीकारण पनि हो अनि मलाई स्नोफल भएको पुरा मनपर्छ अब दार्जिलिङमा पनि स्नोफल हुन्छ तर अब त्यस्तो होइन किनभने नाउ अ डेस पल्युसनको कारणले यहाँ पनि यस्तो स्नोफल भएको छैन किनभने त्यो मान्छेहरूले प्लास्टिक्सहरू मिसयुज गरेर फ्याँक्छ त्यहीकारणले अब नेचरहरू पनि त्यो डिफरेस्टेसन त्योहरू कारणले मान्छेहरूले विभिन्न कामको लागि उनीहरू रुख काट्ने गर्छन् यहाँनिर जङ्गलहरू काटेर काटेर अहिले जङ्गलहरू रहेको छैन त्यहीकारणले मलाई त्यहाँनिर त्यहीकारणले यहाँ स्नोफल भएको छैन अन्त मलाई स्नोफल हेर्नु चाहिँ पुरा रहर छ लास्ट टाइम यहाँ परेको थियो त्यो चाहिँ कि किन परेको भन्दाखेरि चाहिँ त्यतिबेला पनि पल्युसन त थियो तर अब त्यतिबेला चाहिँ के भयो भन्दाखेरि टू थाउजन ट्वेन्टीको टू थाउजन ट्वेन्टीमा होला सायद त्यो बेला चाहिँ कोरोनाले गर्दाखेरि लकडाउन थियो अनि त्यस्तो पल्युसन थिएन अब मान्छेहरू घरको घरमै अन्त गाडी चलेको थिएन अब इन्डस्ट्रीहरू पनि त्यस्तो बन्द थियो अन्त धुवाँहरू अब त्यस्तो थिएन एर पल्युसन थिएन त्यहीकारण त्यतिबेला चाहिँ स्नोफल भएको थियो तर म तल गाउँमा गाउँको भएर भिलेजमा बस्ने भएर भिलेजमा त अब गरम नै हुन्छ हाम्रो त तल अलिक डाउनमा पर्छ त्यही भएर चाहिँ अब त्यहाँतिर त परेन अन्त मलाई त्यो हेर्नु मन छ त्यहीकारणले चाहिँ मलाई यो दुइटा प्लेस मन परेको अन्त त्यति हो